हेलो दिदी हिजो मैले तपाईँकोबाट जुन त्यो अस्ति होइन हिजो होइन अस्तिको हप्ता मैले जुन तपाईँकोबाट फुलदानी लगेको थियो त्यो त तपाईँले हेर्नु मलाई त राम्रो भनेर पो दिनुभएको थियो त तर त्यो त एकदम राम्रो थिएन रहेछ हेर्नु मैले अस्तिको हप्ता लगेको छैन त्यो कलर पनि उयो गइसकेको छ कलर जाँदैछ मैले त तपाईँ राम्रो भनेको थिएँ हेर्नु कलर गयो भने त म कसरी तपाईँकोबाट फेरि हेर्नु मैले अस्तिको त हप्ता भनेथेँ यस्तै राम्रो छ भने चाहिँ म अर्को पालि पनि लान्छु अब अब त फेरि लान्छु भनेको थिएँ तर म चाहिँ अब चाहिँ लान्न तपाईँको जुन त्यो तपाईँले मलाई फुलदानी दिनुभएको थियो त्यसको त कलर गएर को चाहिँ फुट्नुआँटेको छ हुनु नि त्यसो त्यसरी हामीलाई त्यसरी जोतेर हुन्छ तपाईँले तपाईँहरू त्यो बिकाउनु मात्रै होइन नि त हामी दोकान हामी हेर्नु हामी कस्टमर हो हामीले किन्दाखेरि राम्रो हेरेर किन्छ तर पनि तपाईँले कति कुरामा चाहिँ यसरी जोत्नुहुन्छ नि त जोत्नुहुँदैन हेर्नु तपाईँको त्यो प्रडक्ट जुन मैले फुलदानी किनेँ त्यो त एकदमै राम्रो थिएन हेर्नु मैले लगेको कति पनि भएको छैन हेर्नु अब त्यो नयाँ लाने भयो होइन अब म कसरी अब तपाईँको दोकान पनि चल्नपऱ्यो नि त यसो भए चाहिँ न तपाईँको दोकान चल्छ न हाम्रो लागि हो यस्तो पाराले चाहिँ हुँदैन है दोकान दिदी हुँदैन म चाहिँ अब चाहिँ नि लान्न तपाईँकोबाट लगेको पनि म फर्काइदिन्छु त्यो तपाईँ लानुहोस् म बरू पैसा पनि फर्काई पैसा पनि नदिनु मलाई तपाईँले लानु मलाई म चाहिँ लान्न भयो दिदी अब चाहिँ नदिनुहोस् है